उयो अँ मेक्यानिक दादा बोल्नु हुँदैछ ए दादा यो मेरो गाडीको यो तपाईँको स्टार्ट नै हुँदैन हिजो बेलुकादेखि स्टार्ट नभएको कति ताल स्टार्ट गर्दा पनि स्टार्ट नै खोलिँदैन यो तपाईँको के भएको हो यो सर्भिसिङ त मैले अस्तिको महिना चाहिँ गरिन त्यो त्यहाँदेखि त अगाडि त कन्टिन्यू नै गर्दै आएको हो गाडी लिएको त भयो डेढ वर्ष भयो डेढ वर्ष कति लाग्छ दादा ए त्यो त महँगो हुने रहेछ त अनि यो अब अब यो फेरि ए ए फेरि यो हेर्नु न तपाईँको यो अँ ब्याट्री चाहिँ छिट्टो डाउन भइहाल्छ जस्तै राति चाहिँ दुई तिन किलोमिटर हिँड्यो कि अगाडिको मेन लाइट झ्याप्पै गइहाल्छ यो चाहिँ ब्याट्रि डाउन भएर हो कि हजुर हजुर हजुर अँ होइन अन्त यो ब्याट्री ब्याट्रीको अन्त यो तपाईँको कि फेर्नुपर्छ कि ब्याट्री त्यसलाई ए होइन यो तपाईँको अघि जुन यो अब स्टार्ट नै हुँदैन त्यो पिस्टोन चाहिँ तपाईँकोमै हुन्छ फेरि कम्पनी हजुर हजुर सुजुकी हो सुजुकी मारुती हजुर हजुर ए होइन यो फेरि अनि यो फेरि अब तपाईँको यो बनायो त्यस्तै त भइहाल्दैन होला नि अब जस्तै त अहिले त गर्मी अहिले त गर्मी छ तर गर्मीमा पनि यसरी स्टार्टिङ त त्यस्तो समस्या त नदिनुपर्ने इन्जिनमा खोइ यो स्टार्टै हुँदैन जाडोमा भए चाहिँ एउटा समस्या हुन्थ्यो ए हुन्छ त्यसो भए म ल्याउँछु नि त ल्याउँछु त अब तपाईँ आइदिनु पऱ्यो अब यो गाडी स्टार्टै हुँदैन हजुर अब हुन्छ त्यसो भए आइदिनुहोस् न त अब भोलि बिहान भोलि भोलि बिहानसम्म त आइदिनु पर्छ नि भोलि बिहान चाहिँ तपाईँ म निस्किनु पर्छ गाडी कै काम छ ए हुन्छ हुन्छ त्यसो भए अहिले हुन्छ यै नम्बर हो मेरो अँ बिहान म एकताल फोन गर्छु तपाँईलाई नम्बर यहीबाट हो यही हो हजुर